हाम्रो पश्चिम बङ्गालमा मुख्य रूपमा सांस्कृतिक कार्यक्रम र चाढ पर्वहरू देउसी भैलो होइन दुर्गा पूजा छठ पूजा रथ यात्रा काली पूजा कृष्ण अष्टमी ल्होसार आदि धेरै धेरै छन् यस्तो पूजाहरू है यस्तो पूजाहरू कसैले धार्मिक रूपमा पनि धार्मिक रूपमा पनि लिन्छन् है अन्त सांस्कृतिक रूपमा अनि मनोरञ्जनको रूपमा पनि लिन्छन्